हाम्रो गाउँ चाहिँ बजारसँग लगभग जोडिएको क्षेत्र पर्छ त्यसले गर्दा खेरि हाम्रो क्षेत्रमा चाहिँ मानिसहरू चाहिँ कस्तो खाले नृत्यहरू गर्छन् भन्दाखेरि चाहिँ जस्तै कसैको घरमा बिहाहरू भएको अवसरमा है दसैँ तिहारको पार्टिको अवसरमा कसैको जन्मदिनको अवसरमा चाहिँ प्राय हिन्दी गीतहरूमै नृत्य गरेको चाहिँ मैले देखेको छु अनि अहिलेको मसिनो नानीहरू चाहिँ अब प्रायः इङ्ग्लिस गीतहरूमा पनि सामुहिक नृत्यहरू गरेको खुसी मनाउनुको लागि त्यस्तो चाहिँ गर्छ